हामी मैले अब गाई पालेको छु बाख्रा पालेको छु कुखुरा पालेको छु अनि गाईलाई चाहिँ धेरै उयो मिहिनेत गर्नुपर्छ हो घाँस काट्नुपर्छ टाइममा दिनुपर्छ गोबर सोहोर्नुपर्छ ओछ्यान सोत्तरहरू हाल्नुपर्छ गाईलाई पुरा स्याहार्नुपर्छ हिलो हुन्छ सफा गर्नुपर्छ अनि गाईलाई गाईले पनि हामीलाई उन्नति दिन्छ दुध दुहुन्छौँ दुध हामी खाने गर्छौँ घिउ हुन्छ गाईबाट धेरै हामीलाई उन्नति हुन्छ मलाई कोही बेला घाँस काट्नुलाई सहायता गर्ने मेरो नानीहरूले पनि मेरो छोराहरूले पनि सहायता गर्छ घाँस काट्नुमा गोबर सोहोर्नु सहायता गर्छ प्रायः जस्तो म आफै गर्छु गोठको बस्तुहरूको कामहरू अनि बाख्रा लाई त बेसी मिहिनेत गर्नुपर्दैन घाँस दिनुपर्छ अनि भुस नुनहरू दिनुपर्छ बेला बेलामा उनीहरूलाई चरनमा लानुपर्छ भइहाल्छ अनि कुखुरालाई कुखुरालाई पनि त्य त्यसरी नै स्याहार्नुपर्छ कुखुराको खोर पनि सफा राख्नुपर्छ बेला बेला चारोहरू दिनुपर्छ कुखुरालाई पनि मिहिनेत छ अनि गाईबस्तु बिमार भयो भने चाहिँ कोही बेला बिमार भयो भयो भने चाहिँ हामी पशुहरू पशुको डक्टरहरू ल्याउँछौँ अनि दबाईपानीहरू गर्छौँ दबाई सुईहरू लगाउँछ लगाउँछ अनि गाईलाई ज्वरोहरू आउने गर्छ कोही बेला अनि ज्वरोको दबाईहरू दिने गर्छौँ हो अनि कुखुरालाई पनि धेरै मिहिनेत गर्नुपर्छ भालेलाई एकपट्टि पोथीलाई एकपट्टि राख्नुपर्छ चल्लाहरू काडेपछि धेरै स्याहार्नुपर्छ अनि धेरै कष्ट छ कुखुरा पाल्नुमा पनि हो अनि बाख्राहरूमा पनि धेरै मिहिनेत गर्नुपर्छ